मलाई थाहा भएको सरकारी योजनाहरूमा पिएम आवास योजना पिएम ग्रामीण योजना सुकन्या योजना कन्याश्री योजना लक्ष्मी भण्डार आदि रहेको छ र यस्ता प्रकारको सरकारी योजनाहरूको लाभ उठाउनका निम्ति सरकारी दफ्तरहरूमा गएर सम्बन्धित विषय सम्बन्धित योजनाहरूसँग सम्बन्धित कुराहरू जुन जति फर्महरू भर्ने क्रममा चाहिने डकुमेन्टहरू जमा गर्नु पर्ने हुन्छ जस्तै कन्याश्री योजना जुन विद्यार्थीहरूको शिक्षाको निम्ति दिइने योजना हो र यस योजनामा जति पनि विद्यालयमा भएका विद्यार्थीहरू छन् जुन महिला विद्यार्थीहरू उनीहरूले स्कुलका सर्टिफिकेटहरू देखाएर फर्म भर्नु पर्ने हुन्छ र उनीहरूले फर्म भरिसकेपछि भेरिफिकेसन भएर उनीहरूको अकाउन्ट जुन ब्याङ्क अकाउन्ट खातामा प्रतिवर्ष पच्चिस हजार रुपियाँ सरकारबाट उनीहरूको शिक्षाको निम्ति दिने गरिन्छ यस्तै प्रकारले पिएम आवास योजनामा पनि स्थानीय जुन पञ्चायत सदस्यहरू छन् उनीहरूले यस सम्बन्धित जुन अन पिएस पिएम योजनासँग सम्बन्धित जस्तै पक्का घर नभएका आवास नभएका मानिसहरूलाई पक्का घर दिने यो योजना जुन पिएम मोदी सरकारद्वारा बनिएको छ उनीहरूको निम्ति पञ्चायत सदस्यहरू रहेको छन् है